हाम्रा गाउँ बस्तीतिर धेरै यस्ता प्रतिभाहरू हुन्छन् जसले कुनै एउटा कोचिङ सेन्टरबाट एउटा शुल्क तिरेर उनीहरूले त्यो नृत्य सिक्न सक्दैनन् उनीहरूका निम्ति सामाजिक सञ्जाल र अनलाइन डान्स ट्युटोरियल जस्तो प्रबिधि चाहिँ एकदमै सहायक भएको देखिन्छ र त्यसले उनीहरूलाई सहयोग पुऱ्याइरहेको देखिन्छ है र त्यो एउटा नृत्य उद्योगमा त्यसले एउटा ठुलो प्रभाव पनि पारिरहेको छ है र यो विशेष गरेर गाउँ समाजतिर भएका प्रतिभाहरूलाई एउटा राम्रो मञ्च दिने एउटा उ यस्मा चाहिँ यो सामाजिक सञ्जाल र अनलाइन डान्स ट्युटोरियलहरू चाहिँ एकदमै उपयोगी रहेको देखिन्छ